मैले झन्डै झन्डै पन्ध्र सोह्र तारिकको टाइममा अन्त अनलाइन इन्स्टाग्रामको स्टोरबाट जम्पर मगाएको थिएँ मेक्सिमम् दुइटा जम्परको दाम टू थाउजन् टू थाउजन ट्वेन्टी टू हन्ड्रेड टू थाउजन टू ट्वेन्टी टू हन्ड्रेड भनेको थियो र त्यसमा त्यो त्यो प्राइसमा दुइटा जम्पर आउँछ भन्दै थियो र दुइटा जम्परमा त अब एउटा रिसिभ भयो अब रिसिभ गरेँ यहाँनिर मैले अब दार्जिलिङ एमाजोन उयेसबाट रिसिभ गरेँ होइन स्टोरबाट त्यहाँबाट टक्कै रिसिभ गरेर लगेँ रूममा लगेर खोल्दाखेरि एउटा जम्पर त अब फर्स्ट फोल्दाखेरि त राम्रो अब दामी बेस्ट अफ अ क्वालिटीको आयो राम्रो थियो एनिमीको थियो होइन सेकेन्ड पनि एनिमीकै मगाएको थिएँ तर अब सेकेन्ड जम्पर खोल्दाखेरि चाहिँ अब यस्तो अब मुड अफ भएको थियो अब त्यतिबेला अब त्यो जम्परको त अब क्वालिटी हेऱ्यो लो क्लास कलर उडिराको थियो जम्परको होइन अब जम्परको क्वालिटी हेऱ्यो पातला थियो न सफ्टनेस त्यहाँ अब सबै ड्राई क्या सुक्खा खालको त्यस्तो भइरहेको थियो अन्त त्यही कारण चाहिँ मलाई ज्याकेटमा चाहिँ अलिकति उयोहरू लाग्यो अन्त रिजेक्ट उयो पनि गरिदिएँ डिसलाइक पनि गरिदिएँ उयेसलाई होइन त्यो जति अब त्यो उयो जुन स्टोरबाट खिचेको थिएँ होइन स्टोरमा उयो दाहरूलाई पनि भनेँ मैले त्यहाँनिर होइन दा यस्तो पो आएको थियो त सामान भन्दाखेरि दाहरूले पनि अब कम्पलेन गरिदिन्छु भन्दैथियो अब त्यही कुरामा नै मलाई नराम्रो लाग्यो